मेरो म बस्ने ठाउँमा भएको कलेजहरूको वरिपरिको नामहरू चाहिँ एउटा भयो नर्थ पोइन्ट कलेज सेन्ट जोसेफ कलेज गभर्मेन्ट कलेज अन्तखेरि चाहिँ साउथफिल्ड अन्तखेरि मेरो घरबाट चाहिँ म आफै नै केमिस्ट्री अनर्स लिएर म पढ्दैछु अन्तखेरि गभर्मेन्ट कलेजमा चाहिँ मेरो भाइ पढ्दैछ जसले चाहिँ म्याथम्याटिक्स अनर्स लिएर आएको छ अन्तखेरि साउथफिल्डमा चाहिँ मेरो बहिनीले इङ्गलिस अनर्स लिइरहेको छ